अब मेरो अब पोजेटिभ र नेगेटिभ एक्सपेरियन्स चाहिँ मैले अब फेस क्रीम फिलहाल किनेक थिएँ त्यो फेस क्रीमको उयो एक्सपेरियन्स सेयर गर्नुपर्दा चाहिँ मैले चाहिँ फिलहाल चाहिँ एक्वालोजिकाबाट नियासिनामाइडको एउटा फेस क्रिम मगाएको सन्सक्रिन मगाएको थिएँ अनि त्यो अब सन्सक्रिन कस्तो थियो भन्दा चाहिँ अब पहिला म पोजेटिभ रिभ्यू भन्छु पोजेटिभ चाहिँ कस्तो थियो भन्दा चाहिँ अब पहिला अब मैले अब मोस्चुराइजर पिछे सन्सक्रिन लगाए सन्सक्रिन लाउँदा चाहिँ अब मजाले अब टक्कै बस्ने अब मेल्ट नहुने अब बाहिर घाममा पनि अब पसिना अब गरममा पसिनामा लाउँदा पनि अब मेल्टै नहुने अनि मजाले म्याट फिनिस दियो मलाई त्यो फि सन्सक्रिन फेस क्रिमले चाहिँ तर वेरएस नेगेटिभ रिभ्यू भन्नु पर्दा चाहिँ मलाई चाहिँ अब पछि चाहिँ अब अनुहारहरू हल्का अब ड्राई भएको जस्तो लाग्यो अनि त्यो क्रिम लगाए पछि चाहिँ अब त्यो अनुहारमा जुन चाहिँ त्यो एउटा जुन चाहिँ मोस्चयर हुन्छ नि त्यो नै थिएन अब मोस्चुराइजरसँग लगाएर पनि अब त्यस्तो नहुनु पर्ने नि त तर अब मैले चाहिँ के फिल गरे भन्दा चाहिँ अन्त पछि चाहिँ मलाई अब हल्का हल्का त्यो हल्का अनुहार पनि पोलेको जस्तो लाग्यो बिस्तारी त्यो भित्रबाट अब केही नलगाए पनि अब जब मैले त्यो अब डेमा क्रिम लाउँथे अनि नाइटमा चाहिँ मलाई अब एक दुई दिन बाद फर्स्टमै होइन अँ अनुहार पुरा पोलेको जस्तो लाग्यो मलाई चाहिँ अनि मलाई चाहिँ लाग्छ अब खासमा चाहिँ अब त्यो एक्वालोजिको त ब्रान्ड राम्रै हो तर अब मलाई चाहिँ अब नियासिनामाइडै नफापेको जस्तो लाग्यो